के रोप्ने र कहिले रोप्ने भन्ने विषयमा चाहिँ विशेष म चाहिँ के भन्न चाहन्छु भने अब आफ्नो ठाउँमा आफ्नो बारी आफ्नो माटोमा कुन चिजले चाहिँ अब सुइटेबल छ कुन चिज चाहिँ यहाँनिर अब रोप्दाखेरि ठिक हुन्छ अब कुन चिजलाई हाम्रो माटोमा सुट गर्छ त्यो चिज चाहिँ एउटा रोप्ने अब बिउ बिरुवा रोप्दाखेरि र विशेष कहिले रोप्ने भन्ने पनि यसलाई अब समय ठिक समयमा रोप्नु पऱ्यो अब जुन समयमा यसलाई रोप्नु छ यसको मौसम हेरेर यसको सिजन हेरेर कुन टाइममा चाहिँ रोप्दाखेरि ठिक हुन्छ र त्यो समयमा रोप्नु पर्छ र समय टरेर रोपिसकेको पनि राम्रो हुँदैन र जहाँसुकै हुने चिज रोपेर पनि भएन र आफ्नो ठाउँमा जुन चिज चाहिँ अब सुइटेबल हुन्छ जुन चिजले अब फल्छ फुल्छ र आफूलाई एउटा फाइदाजनक हुन्छ र त्यही त्यसै अबको बिउ बिरुवा रोप्ने र त्यो कुन समयमा भन्दाखेरि अब त्यसको समय हेरेर कुन समयमा अब रोप्ने त्यसको सठिक समय हेरेर रोप्ने चाहिँ म विषय आफूले त्यो निर्णय लिन्छु